यो टेक्नोलोजीले धेरै भूमिकाहरू गरेको छ होटेल इन्डस्ट्रीतिर बुकिङहरू गर्नु छ भने पनि सबै अनलाइनहरू हुन्छ अहिले प्राय जसो सबै फोनतिर भइहाल्छ ट्रेनको टिकटहरू काट्नु छ भने सबै अनलाइन भइहाल्छ केही कुरोहरू मगाउनु छ भने पनि सबै अनलाइनमा भइहाल्छ